तपाईँहरूको सागसब्जी के के छ बिरुवाहरू

अहिलेको सिजनमा चाहिँ के लगायो भने ठिक हुन्छ जनवरी तिर

फर्सीको बिरुवा दिनुहोस् ल अलिकति बेसी त होइन ठिकैको चाहिएको धानको बिउ छ हजुर राखिदिनुहोस् न एक पाथी

सिम्रायो साग छ बिजन बर्खामा हजुर अरू के केको बिजन होला

डल्ले खोर्सानी अहिले उम्रिन्छ उम्रिन्छ डल्ले खोर्सानी

हजुर अरू के केको बिजनहरू चाहिन्छ ला मेरोमा यहाँ मेरोमा पनि धेरै बिरुवाहरू छ तपाईँलाई के के चाहिन्छ कालो दालको बिरुवा चाहिँ म दिन्छु होइन म मेरोमा छ नि तपाईँलाई दिन्छु नि तपाईँ दिनुहोस् मलाई आधी हजुर सुकेको पठाइदिनुहोस् न एक पावा हुन्छ राखेँ